आफ्नो परिवारमा कोही बिमारी हुँदा मैले पकाउने प्रकारहरूमा विशेष गरी खिचडी पकाउने गर्छु किनभने खिचडी धेरै नरम खाना हो अनि स्वादिलो पनि हुन्छ अनि यो बिमारी मान्छेले सजिलैसँगले खाना सक्छ कुनै पनि बिमारी हुँदाखेरि जस्तो डायरिया हुँदा या त ज्वरो आउँदा अरू कुराहरू साह्रो कुराहरू खान मन लाग्दैन त्यति बेला खिचडी खानु धेरै सुविधा हुन्छ अनि कुकरमा खिचडी पकाएर म दिने गर्छु खिचडी पनि धेरै किसिमको बनिन्छ कोही कोही बेला केवल चामलको खिचडी अनि मुङ दाल र चामलको खिचडी अनि कोही बेला ओट्सको खिचडी कोही बेला दलियाको खिचडी अनि कोही बेला सागसब्जी हालेको खिचडी यसरी बनाएर दिने गर्छु अनि बिमारीको बेलामा सबै सब्जीहरू जस्तै गाजर मटर बिट र सिमी यी सबै सब्जीहरूलाई मिलाएर पातलो सुप बनाएर पनि म दिने गर्छु अनि सुप पनि म कुकरमा नै बनाएर दिने गर्छु अनि खिचडी पनि कुकरमा नै बनाएर दिने गर्छु